ए दिवस सुक्रितबाट बोल्नु भएको हजुर होइन सू लिउँ भने थिएँ कि मैले अन्त तपईँको मैले साथीबाट नम्बर माँगेर चाहिँ तपाईँकोमा कस्तो कस्तो खाल्के सूहरू आएको होला हौ अहिले म अहिले यहाँ गुोरुबथानबाट बोलेको म चाहिँ हजुर ए अँ मलाई चाहिँ अलिक स्पोर्ट्स स्पोर्ट्स सू खाल्के चाहिए थियो हजुर नाइ हजुर नाइकी एडिडास हजुर अलिक मेरो फाइभ हो हजुर अलिक कलरहरू चाहिँ तपाईँको वाइटहरू नभएर अलिक ब्ल्याक हौ त्यस्तो खाल्के होस् न क्या हजुर हजुर हजुर हजुर अलिक लाइट एकदम लाइट खाल्के हजुर हजुर तपाईँको रनिङ रनिङ गर्दाखेरि यसो लगाउने खाल्के सू हजुर आउँछु कि म होइन होइनन वाट्सएप नगरिदिनुहोस् यस्तो गरौँ म आउँछु तपाईँकोमा अँ हजुर हजुर हजुर अन्त तपाईँको कति रेन्जहरू चाहिँ कस्तो होला हौ प्राइसहरू यसो

ए हजुर ए हजुर उम् हुन्छ हुन्छ हुन्छ हुन्छ म तपाईँको दुई दिन बाद आउँछु होला हौ सायद हजुर अलिक मेरो यहाँ सेलेरीहरू पनि पोसेको छैन कि अन्त हजुर ए हजुर होइन अफरहरू त अब डिस्काउन्टहरू त दिनुहुन्छ नि तपाईँले हजुर हजुर मलाई मन पर्यो भने मेरो साथीहरू पनि छ कि कतिजना म उनीहरूलाई पनि त्यही ल्याउने गर्छु हजुर हजुर